दार्जिलिङमा चाहिँ अब दार्जिलिङलाई चाहिँ पर्यटकीय स्थल भनेर नै अब चिनिने गर्छ अब यहाँको मौसम चाहिँ अब अरू अरू जग्गा हेरी चाहिँ एकदमै न्यानो छ र यहाँको मौसमलाई चाहिँ धेरै मानिसहरूले मन पराउँछन् र यहाँको सुन्दरता यहाँको दृश्यहरूमा चाहिँ एकदमै मोहित हुन्छन् उनीहरू अनि यो दृश्य हेर्न पनि धेरै टाढाबाट आउँछ अनि दार्जिलिङमा आउनको पर्यटकहरू आउनको निम्ति चाहिँ एउटा मेन कारण चाहिँ के भन्दाखेरि यहाँको चियाबगानहरू हेर्न आउँछन् उनीहरूले होइन किनभने दार्जिलिङको चिया चाहिँ एकदमै फेमस छ संसारभरिमा अनि त्यसै कारणले गर्दाखेरि चाहिँ यो फेमस भएको कारणले गर्दाखेरि पर्यटकहरू दार्जिलिङमा आइबस्छन् अनि एउटा मेन पनि के हो भन्दाखेरि दार्जिलिङको टोय ट्रेन चाहिँ विश्वको धरोहर वर्ल्ड हेरिटेज साइटमा चाहिँ रखिएको छ यसैले गर्दाखेरि पनि टोय ट्रेनलाई हेर्न अनि चढ्न अनुभवको टोय ट्रेनमा चढेर त्यो टोय ट्रेनको अनुभव लिन पनि उनीहरू आउँछन् अनि यसले गर्दाखेरि चाहिँ अब सिलगढीदेखिको दार्जिलिङ आउनको लागि चाहिँ एउटा गाडी चाहिन्छ अनि त्यो गाडी चालकहरूले चाहिँ त्यहाँबाट नै कमाउने गर्छन् अनि उनीहरूले चाहिँ आफ्नो परिवारहरू पनि त्यही गाडी चलाएर नै धान्ने गर्छन् अनि जब उनीहरू उनीहरूले टुरिस्टहरूलाई या पर्यटकहरूलाई दार्जिलिङ लिएर आउछँन् अनि दार्जिलिङ लिएर आएपछि चाहिँ अनि प पर्यटकहरू अब होटेलमा बस्छन् होटेलमा बस्दा पनि होटेलका मानिसहरूलाई धेरै फाइदा हुन्छ उनीहरूले त्यहाँबाट नै पैसा कमाउने गर्छन् उनीहरूको त्यहीँबाट नै रोजगार हुन्छ अनि त्यहाँदेखिको उनीहरू धेरै यस्ता ठाउँहरूमा घुम्न जान्छन् अनि ठाउँहरूमा घुम्न जाँदाखेरि गाडी चालकहरूलाई नै चाहिन्छ गाडी चालकहरूले नै लैजान्छन् उनीहरूलाई घुमाउनको निम्ति अनि गाडी चालकहरूलाई चाहिँ यही पर्यटकहरूले गर्दाखेरि नै आफ्नो घर धान्न आफ्नो घर खर्च चलाउन सजिलो भइरहेको छ दार्जिलिङ पहाडमा अनि यसले गर्दाखेरि चाहिँ दार्जिलिङमा चाहिँ राम्रो छ अनि दार्जिलिङमा आउने पर्यटकहरूले अब मैले देखेको हिसाबमा मेरो हेराइमा मैले कति बोलेको हिसाबमा उनीहरूले भन्छन् अब यहाँको मौसम यहाँको मौसम एकदमै राम्रो छ यहाँ एकदमै शीतल छ हामी गरम जग्गाबाट आएका हौँ र हामीलाई यहाँ एकदमै राम्रो लाग्छ एकदमै राम्रो छ अनि यहाँका मानिसहरूको त्यो हाउभाउ बोलीचाली पनि एकदमै राम्रो छ अनि हामीलाई एकदमै इज्जत गरेर बोल्छन् भन्ने उनीहरूको अनुभव छ एउटा दार्जिलिङको चाहिँ किनभने अब दार्जिलिङको मान्छेहरू एकदमै राम्रो छन् अनि उनीहरूले यहाँ आएर धेरै अब एउटा कल्चर एउटा संस्कृतिहरूको विभिन्न संस्कृतिहरूको पनि एउटा मज्जा लिन्छन् अब यहाँनिर अब धेरै संस्कृति एउटा धेरै जाति भएका धेरै जातिहरूले बनिएको एउटा ठाउँ हो अनि यसमा धेरै जातिहरू बस्छन् यो दार्जिलिङ सहरमा र यो संस्कृतिको एउटा मज्जा लिने त यो संस्कृति दार्जिलिङमा त एउटा सानो जग्गा भए पनि धेरै संस्कृतिहरू छ यस्ता धेरै जातिहरू बस्छन् भन्ने उनीहरूले बुझेर जान्छन् अनि यहाँ आएपछि उनीहरूले चियाको एउटा चिया बारीमा जान्छन् कि कसरी श्रमिकहरूले बनाउँछन् कसरी यो हुन्छ कसरी यिनीहरूले बनाउँछ यो चियाले के हुन्छ कस्तो हुन्छ सबै जानकारी लिन्छन् अनि उनीहरूले जानकारी लिएपछि चाहिँ उनीहरू आफ्नो ठाउँमा जान्छन् र उनीहरूले गएपछि आफ्नो साथीहरूलाई भनेर साथीहरू पनि यहाँ आउँछन् यसै यसैले गर्दाखेरि चाहिँ दार्जिलिङ सहरमा चाहिँ पर्यटकहरूले चाहिँ अब धेरै दार्जिलिङको अर्थ बेवस्थामा पनि धेरै लाभ पुराइरहेको छ भन्ने मलाई लाग्छ